मम्मी ल हेलो हजुर हजुर हुन्छ कि दिदी ल तर अहिले त म त घरमा छुइनँ नि दिदी सब्जी त मलाई पुरा चाहिरहेको थियो के के ल्याउनु भएको दिदी ए अन्त के भन्छ अरे तपाईँकोमा करेला चाहिँ छैन ला होइन नि दिदी मेरो त यहाँ छोराको बिहा छ कि मलाई करेलाको अचार बनाउनुको लागि दुई केजी यस्तै करेला त चाहिएको थियो अरू नचाहिए पनि मलाई करेला चाहिँ चाहिएको थियो क्या दिदी मलाई चाहिँ दुई तिन केजी जस्तै चाहिएको कि दिदी करेला चाहिँ हेर्नुहोस् कि अलिक मलाई चाहिँ मोटो मोटो बाक्लो बाक्लो अलिक लामो खालको चाहियो ल मलाई त्यो सानो सानो खालको चाहिँ चाहिँदैन कि अलिक ठुलै खालको चाहियो मलाई ए हजुर अहिले चाहिँ हिउँदो छ दिदी के भन्छ अरे मलाई त रायोको साग चाहिरहेको थियो कि अलिक निकै चाहिएको थियो कसरी मुठा छ हौ अहिले रायोको साग ए हजुर अच्छा अनि जरा छ जरा ए हुन्छ एक काम गरिदिनुहोस् न दिदी सबै जराहरू निकालेर नि मलाई पार्सल गरिदिनुहोस् म आउँदैछु ल तपाईँहरूकोमा हजुर जरा चाहिँ नि जरा त्यहाँबाट के भन्छ टमटर तिन केजी करेला त्यहाँबाट डुकुको साग गरिदिनु बिस रुपियाँ मुठा गरेर चार चार मुठा जस्तै हो अन्त त्यहाँबाट चाहिँ डल्ले खोर्सानी गरिदिनुहोस् आधा केजी अनि त्यो सबै कुरा चाहिँ प्याक गरेर चाहिँ नि त्यहाँ भोले दाजुको गाडी म पठाउँदैछु कि भोले दाजुको गाडीमा हालिदिनुहोस् तपाईँ बाग्राकोटबाट हालिदिनुहोस् म चाहिँ यहाँनेरी ओद्लाबारीमा रिसिभ गर्छु नि ल त्यो सामानहरू हजुर भोले दाजुलाई चाहिँ नि म पठाइदिन्छु तपाईँ चाहिँ टिपेर रेडी गरेर चाहिँ तपाईँ खालि प्याकेटमा हाली मात्रै दिनुहोस् म पैसा पनि भोले दाजुको हातमै पठाइदिन्छु ल कति भयो हिसाब गरेर मलाई भन्नुहोस्